हुन त हाम्रो त अब टाडो कुरा नगरौँ होइन कालिम्पोङकै अब कुरा गर्नु पर्दाखेरि चाहिँ अब मानिसहरूले चाहिँ अब आर्ट एन्ड क्राफ्टलाई नै अब व्यवसाय गरेर होइन अब अघि बढी रहेको छ कति मानिसहरू होइन र अब कतिपय मानिसहरूले चाहिँ अब त्यसलाई अब त्यस्तो इम्पोर्टेन्स दिएको छैन किनभने अब कति मानिसहरूले चाहिँ अब आफ्नै अब त्यसलाई चाहिँ अब काठको नै होइन त्यस्तै अब फ्लासहरू बनाएर अनि कपहरू बनाएर के के अब राम्रो चिजहरू होइन सजाउने काठले नै बनाएर सजाउने कुराहरू बनाएर पनि बेची रहेको छ